म त अगाडि त लेख्नु पढ्नु त्यति साह्रो जान्दिनँ थिएँ र पनि यसो अलिअलि लेख्नु पढ्नु गर्थेँ कागजको खाताको पन्नातिर लेख्थेँ कतिजना नानीहरूले त अहिले मोबाइलतिर ले लेख्छ ल्यापटपतिर लेख्छ तर त्यस्तो त हामी जान्दैनौँ र पनि अलिअलि खातापाता यताउतिमा हामी अलिअलि आफ्नो नामसाम चाहिँ लेख्नसक्छौँ अरू कुरो धेरै हामी सक्दैनौँ हामी खातामा डटपेनले लेख्ने गर्छौँ र हामी खाताहरू डटपेनले लेखिसकेपछि हामी बन्द गरेर राखेर अनि हामी धेरै कुरोहरू सोच्ने गर्छौँ तर हामी सोचेर सो उहिलेको मान्छेहरू हुनाले हामी सोचेर सोचिसक्नु हुँदैन